मलाई चाहिँ पारम्पारिक नेपाली खाना नै मनपर्छ है जस्तै भात दाल भयो रायोको साग सिद्राको अचार किनेमा यी सबै कुराहरू नै मलाई चै खान मन पर्छ र यो सब चाहिँ म आफ्नै घरमै बसेर मेरो सपरिवारसित बसेर नै खान रुचाउँछु